ए हजुर हजुर हजुर

ए हजुर

ए हजुर एक हप्ताको लागि हजुर तपाईँ ले पाउनु सक्नुहुन्छ त्यो अनि तपाईँलाई त्यो फुडिङ लजिङ पनि त्यहाँ अहिले होमस्टेतिरै सबै भइहाल्छ तपाईँलाई चाहिएको त होमस्टे होला अँ हजुर अँ त्यो हजुर हजुर हजुर हाम्रो जग्गामा एकदम राम्रो राम्रो होमस्टेहरू छ तपाईँ चहानुभयो भने अनि हाम्रो ठाउँबाट हाम्रो जग्गामा बसेर तपाईँ बाहिर साइटसिनको लागि पनि जानु सक्नुहुन्छ जस्तै छाँगे फल्स भयो अनि लोले गाउँहरू भयो दामी दामी जग्गाहरू छ त्यो जग्गाहरूमा तपाईँ घुम्नु जानु पनि सक्नुहुन्छ यहाँ आएर तपाईँ बस्नुभयो भने अनि हाम्रो गाउँमा होमस्टेहरू पनि थुप्रो थुप्रो छ तपाईँलाई अब कस्तो चाहिएको हो अब अलिक स्ट्यान्डर्ड खालको चाहिएको कि अलिकति अब कमन खालको चाहिएको हो हजुर हजुर हजुर हजुर हजुर हुन्छ एकदम सबै एकदम यहाँ अभइलेबल छ त्यो कुराहरूको यहाँ खानु बस्नु साथै रोडहरूको पनि सबै सुविधा छ गाडीहरूको पनि सुविधा छ तपाईँ आउनु सक्नुहुन्छ

ए हुन्छ हुन्छ दस बजी है हुन्छ हुन्छ हुन्छ